हाम्रो क्षेत्रहरूमा क्षेत्रमा खेलिने गाउँबस्तीमा खेलिने खेलहरूमध्ये लुकाचोरी डिपगोली गुलिडन्डा फुटबलहरू छन् यसरी फुटबलहरू खेल्दाखेरि एकदमै संसारको सबभन्दा राम्रो खेलै फुटबल हो फुटबल खेल्दाखेरि मान्छेहरू एकदम फुर्ती हुन्छन् फुर्ती भएर मान्छेहरू फुटबल खेल्छन् केटाकेटी फुटबल खेल्नु धेरै रुचाउँछन् हामी फुटबल खेल्नु मन पराउँछौँ